स्वच्छ भारत अभियानको बारेमा बताउनु पर्दा यो अभियान अप्रिल दुई हजार सोह्रमा श्री नरेन्द्र मोदीले सुरु गर्नु भएको थियो यसको उद्देश्य समाजको सबै वर्गको लागि स्वास्थ्य जीवन साफ सफाइ र स्वच्छताको महत्त्व सम्झाउनका लागि अनुकूल वातावरण तयार गर्नु हो यसले सकरात्मक प्रभाव पारेको छ म सर सफाइ अभियानमा निरन्तर भाग लिने गर्छु म स्वनिर्भर दलको एक सदस्य हुँ स्वनिर्भर दलले प्रत्येक महिना सामाजिक कार्य गर्छन् यस सामाजिक कार्यमा हामी सर सफाइलाई विशेष महत्त्व दिने गर्छौ हाम्रो क्षेत्रमा बाटो घाटोको व्यवस्था पिउने पानीको व्यवस्था र संरक्षण प्लास्टिक तथा फोहोर व्यवस्थापनको विष विषय सुधार ल्याउन आवश्यक छ